विशेष अब हाम्रो ट्रेडिसनल ड्रेसहरूमा हामी नेपालीमा थुप्रै जात हुन्छ जस्तै राई तामाङ लिम्बू छेत्री बाहुन कामी दर्जी सार्की र आफ्नो आफ्नो जातको आफ्नो आफ्नो पोसाकहरू हुने गर्दछ जस्तै हाम्रो अल नेपालीले चाहिँ दौरा सुरुवाल जस्तै टोपी ढाका टोपी चौबन्दी चोली जस्तै लगाउने गर्दछ भने तर त्यसभित्र पनि विभिन्न जात हुन्छ जस्तै राईको अलग्गै वेशभूषा हुन्छन् त्यसरी नै तामाङको बक्खु हन्जु हुन्छन् त्यसरी नै लगाउने गर गहनामा नाकको फुली तिलहरी मुन्द्री आदि हुन्छन् र त्यसरी नै सुब्बाहरूको अलग्गै हुन्छन् र कतिवटा जातमा हाम्रो चाहिँ नेपालीहरू फरकै हुन्छ किनभने अब बङ्गाली बिहारीहरूको बङ्गालीहरूको धोती लगाउने गर्छ भने हाम्रोतिर हामी नेपालीहरू धोति लगाउँदैन त्यसरी नै बङ्गालीहरूले धोती कुर्ता लगाउँछ भने हाम्रोमा त्यो लगाउँदैन त्यसरी नै बिहारीहरूले लुङ्गी लगाउँछ भने हाम्रो मा लुङ्गी लगाउँदैन त्यसरि अब हाम्रो जातीय संस्कृति वेशभूषाहरू ट्रेडिसनल ड्रेसहरूमा अनेकौँ जातको अनेकौँ आफ्नो आफ्नै थरीको हुने गर्दछ र त्यसमा कतिवटा ड्रेसहरू राई तामाङ लिम्बू आदि जातिको ड्रेसहरू आफ्नो आफ्नै तरिकाको हुन्छ र अन्य जातहरूसँग हाम्रो वेशभूषा मिल्दैन